दार्जिलिङ जिल्लामा मनाइने मुख्य सांस्कृतिक चाडपर्वहरू दसैँ तिहार नै हुन् र दसैँ तिहार हामी मनाउने गर्छौँ र दार्जिलिङ क्षेत्रमा धेरै नेपालीहरू बसोवास गर्दै आएका हुनाले उनीहरूले प्रायः दसैँ तिहारलाई नै प्रोत्साहन दिएको देखिन्छ र यो चाडपर्व मनाउनका महत्त्व के हो भन्दा अब जुन मानिसहरू प्रति मानिसहरू माझ जुन चाहिँ एउटा धार्मिक आस्था विश्वास छ जुन चाहिँ उहिलेदेखि नै त्यो आस्था विश्वास बस्दै आएको छ त्यो नै एउटा महत्त्वपूर्ण कुरा हो र यो विशेष गरेर यो शरद ऋतुमा मनाइन्छ र चाड पर्वमा विशेष गरी यो सप्तमीका दिन हामी दुर्गा पूजाका दिन हामी शोभायात्रा निकालेर गाउँ गाउँ डुलेर त्यो जुन चाहिँ एउटा भगवान्लाई जुन चाहिँ एउटा स्वागत गर्ने जुन चाहिँ देवीलाई एउटा स्वागत गर्ने हामी कार्यक्रम गर्छौँ शोभायात्रामा र यसरी त नौ दिनसम्म हामी व्रत बसेर भगवान प्रति हाम्रो जुन चाहिँ एउटा आस्था छ जुन चाहिँ विश्वास छ त्यसलाई हामी कायम राख्छौँ र यी चाडपर्वमा विशेष गरेर हामी भोगहरू पनि गर्ने गर्छौँ र त्यो भोग गरेको हामी आधी हामी देवीलाई अर्पण गर्छौँ भने अरू हामी स्वयं नै खाने गर्छौँ र चाड र यसका साथै दार्जिलिङ क्षेत्रमा अरू जात जाति जस्तै अरू अरू पनि बसोवास गर्छन् उनीहरूले पनि आफ्नै किसिमको यसरी चाडपर्व मनाउँछन् र मुख्य रूपमा देखिने नै यस क्षेत्रमा दसैँ तिहार हो र यसरी यो उहिलेदेखि नै मनाउँदै आएकोले दार्जिलिङ क्षेत्रमा सबैभन्दा महत्त्वपूर्ण चाड हामी दसैँ तिहारलाई नै मान्छौँ